भारतको सबैभन्दा लोकप्रिय खेल क्रिक्रेट हो किनभने यहाँ भारतमा मानिसहरूले क्रिक्रेटमा धेरै रुचि दिएको देखेको छु मैले र हाम्रोतिर यहाँनिर फुटबल खेल्छन् केटाकेटीहरूले फुटबल पनि यहाँनिर मनपराउँछन् मान्छेहरूले र हकी चाहिँ हाम्रो देशको राष्ट्रिय खेल हो तर त्यसलाई चाहिँ हामीले अलिक हेला गरेजस्तो भएको छ हामीले त्यसलाई त्यत्ति मनपराउँदैनौँ अन्त देशको सबैभन्दा प्रसिद्ध धावकहरू हो मैले जानेको चैँ पी टी उषा हो